हेलो पुष्प स्टोर हो ए हजुर सुन्नुहोस् न म फेमिलीको लागि नि मैले एउटा लुगाहरू लिनु पर्ने थियो तपाईँहरूकोमा तपाईँकोमा कस्तो कस्तो कलेक्सन छ भनेर मैले फोन गरेको नि सोध्नु हजुर

हजुर ए आज हामी हामी जतिको केटीहरूको एजको लाउनेलाई चाहिँ कुर्ताहरू चाहिँ कस्तो खालको आएको छ होला है ए रेन्जहरू कति छ साइजहरू कति कतिको छ

हजुर साडीहरू कस्तो खालको छ हजुर ए हजुर सानो तिन वर्षहरूको नानीहरूको लागि चाहिँ कस्तो खालको ड्रेसहरू छ ए जुत्ताहरू ए हुन्छ उयो कुर्ताहरूको लागि चाहिँ कलरहरू चाहिँ कस्तो कस्तोहरू छ

निकै लियो भने त उयो फेमिलीको लागि डल्लैलाई निकै लिएपछि त डिस्काउन्टहरू नि राम्रै हुन्छ होला ए अन्त प्यान्टहरू चाहिँ पिस प्यान्ट हो कि फर्मल हो कि सिलाउनु पर्ने हो कि जिन्सहरूमा छ ए फर् टिसर्टहरू सर्टहरू ए सर्टहरू पनि सर्टको पिसहरू पनि छ रेडिमेड सर्टहरू पनि छ ए हुन्छ आउँछु नि है म हजुर म आएर डिस्काउन्टहरू पनि दिनुहोस् न ल हुन्छ राखेँ हुन्छ थ्याङ्कयू हुन्छ